हलो हलो हजुर तपाईँ देवान्ती प्रसाद बोल्नुभएको हो म ओत्लाबारीबाट ओत्लाबारीबाड नर्स बोलेको तपाईँको अहिले एप बिमारी हालचाल कस्तो छ ए तपाईँ सुगरको पेसेन्ट हो तपाईँले जाँच गर्नु हुँदैछ कि छैन तपाईँले खानाहरू मुखहरू बार्नुभएको छ कि छैन मुखहरू बार्नुपर्छ है तपाईँले उमालेको उमालेको हजुर भन्नुहोस् त ए गर्नुभएको थियो हजुर त्यही त पुरा सुगरको पेसेन्ट भएर हाई प्रेसरहरू भएर मुख बार्नुपर्छ है अब त्यो सुगरमा कति कुरो खानुपर्छ कति कुरो खानुहुँदैन है जस्तो भयो चिनीहरू तपाईँले परहेज राख्नुपऱ्यो अनि त आलुहरू एकदमै खानुहुँदैन त्यसले शरीरलाई असर गर्छ अनि त त्यस्तो त्यस्तो के तपाईँले गर्नु हुँदैछ कि छैन हौ ए हजुर त्यही त म पनि अब त्यही जान्नुको लागि तिन तिन महिनामा तपाईँले आफ्नो है जाँचहरू गरी राख्नुपर्छ अब ब्लडहरू पनि टेस्ट गरी राख्नुपर्छ तपाईँलाई त्यो मात्रै त छैन थायरोइडहरू पनि त छ अनि त प्रेसर हाई प्रेसर छ थायरोइड छ तपाईँले चेकहरू गरेर राम्रो दबाईहरू मुख बाऱ्यो भने छिटै नै निक्को हुन्छ है हजुर अँ गराउनुपर्छ ल तपाईँ त्यही त म भोलि पर्सि फेरि तपाईँको जानकारी लिइबस्छु नि है अनि त त्यही त अब तपाईँले मुखहरू बाऱ्यो भने छिटै नै निक्को हुन्छ है हजुर अब गुड त अब होइन त्यति त गुड खानु त गुड पनि गुलियै हुन्छ नि त है अनि त त्यसले गर्दाखेरि अब नखाएकै राम्रो नि त हैन अनि त त्यस हजुर निमपत्ता हुन्छ निमपत्ता हाई प्रेसरलाई पनि राम्रो हो है अँ तपाईँले खाँदाखेरि हुन्छ नि त्यही त जिउको ख ख्याल राख्नुपऱ्यो होइन तपाईँले टाइम टाइममा आफ्नो खुन जँचाउनुपऱ्यो अनि त सुगरहरू हजुर कम्ती भएको छ कि छैन त्यो दबाईहरू हेर्नुपऱ्यो खानुपऱ्यो टाइममा अब हाई प्रेसरहरू पनि छन् थाइरोइडको पनि टेस्टहरू गरिाख्नुपर्छ है हजुर हजुर हुन्छ तिन तिन महिनामा त टेस्ट गराउनुपर्छ हैन हुन्छ म त्यही ए हजुर त्यही त सुगर त अब प्रायः टेस्ट त अब जताततै पनि भइराखेको हुन्छ है प्रेसर चेक गर्नेहरू पनि त दोकानहरूतिर हुन्छ तपाईँलाई यसो अप्ठ्यारो पऱ्यो भन्दा हुँदाखेरि तपाईँले जाँच्नु सक्नुहुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्